अहिले त मैले कुनै कविता लेखेको छुइनँ र म चाहिँ अहिलेको जुन सिचुवेसन हेरेर चाहिँ हाम्रो चेलीहरूको सुरक्षा सुरक्षितको लागि कविता लेख्न चाहन्छु र समाजलाई पनि त्यही कुरा भन्न चाहन्छु